प्रविधि र इन्टरनेटको विकाससँगै नेपाली भाषाको प्रयोगमा त्यति बेसी परिवर्तन आएको छैन हाम हामीले मोबाइलतिर र इन्टरनेटतिर नेपाली भाषामा टाइप गर्ने अप्सन टाइप गर्ने त्यो अप्सन त आउँछ तर जब हामी हाम्रो दिनचर्या जिन्दगीमा जब हामी गुगलमा गएर कुनै चिज खोज्छ हामी बेसी अङ्ग्रेजीमै टाइप गर गरिन्छ यो नेपाली भाषामा पनि टाइप गरेर खोज्ने एउटा अप्सन भए त निक्कै फरक पर्थ्यो होला अन्त किनकि हामी बेसी गुगल नै चलाउँछौँ त्यो त्यो परिवर्तन ल्याउनु सक्यो भने चाहिँ निकै फरक पर्छ